अब अहिलेको हाम्रो क्षेत्रमा चाहिँ प्रिन्ट मिडियाहरू चाहिँ खोलिरहेको छ तर आहिले एड्भान्स सोसियल मिडियाले गर्दाखेरि त्यो मिडियाहरू चाहिँ अलिअलि चल्दैछ र अब थ्रू मिडिया हामीले सोसियल मिडिया त अहिले एड्भान्स भएको छ सबैको फोनमा सबैले हेरिरहेकै छ र मनोरञ्जनको लागि अहिले एड्भान्समा भल्गहरू हेर्नुसक्छ मान्छेहरूले घरमै बसीबसी न्युज पाउनुसक्छ अब थ्रू अब आज के हुँदैछ अर्को देशमा आज के हुँदैछ त्यही सोसियल मिडियाबाटै देखिहाल्छ र अब त्यति मात्रै नभएर हामी सोसियल मिडियाबाट कहाँ कहाँ हामी भिडियो कलिङहरू गर्नसक्छ या हाम्रो टाढा टाढाको मान्छेहरूलाई पनि देख्नुसक्छ अब दुनिया कस्तो छ भनेर हामीले सोसियल थ्रू सोसियल मिडिया पनि देख्नुसक्छ र अहिलेको यो जेनेरेसनमा सोसियल मिडिया अब धेरै महत्त्व प्ले गर्छ होइन अब अहिले त यस्तो मान्छेले टिभीहरू पनि हेर्नु छोड्यो अब एड्भान्स भइसक्यो होइन अब हाम्रो इन्डिया हाम्रो इन्डिया गभर्नमेन्टले पनि अब इन्डियालाई अझै एड्भान्स गराउनु लागि सोसियल मिडियाहरू फोर जी फाइभ जी बनाइसक्यो र त्यसले गर्दाखेरि अहिले त हामी घरको घरमै सामानहरू पनि मगाउनु सक्छ सोसियल मिडियामा के हुँदैछ अर्को देशमा कस्तो हुँदैछ हामी सोसियल मिडियाबाट क्रिकेट फुटबल रेस्लिङ सबै हेर्नुसक्छ र मान्छेहरूलाई के हुँदैछ कस्तो हुँदैछ अब अहिलेको समयमा सोसियल मिडियाले इम्पोर्टेन्ट रोल खेल्छ अँ के अब कति जग्गा के के हुन्छ होइन त्योहरूलाई पनि भिडियो गर्यो भने त्यो भाइरल भइहाल्छ र अब अहिलेको साधारण मान मानिसहरूले त्यही हो अहिले भल्ग यस्तो खाना बनाएको आ आन अब सिरियलहरू हेरेर आन्टीहरूले होइन अब अहिलेको जेनेरेसनमा त जे पनि पाइहाल्छ सोसियल मिडियामा त सोसियल मिडियामा केही नपाउने भन्ने त्यस्तो छैन सोसियल मिडियामा त अब तपाईँले जे सर्च गर्नुभयो नि पाइहाल्छ होइन अब यहीँ बसेर पनि तपाईँले केही गर्छु घरमै बसी बसी पनि थ्रू सोसियल मिडियाले पैसा कमाउनु सक्छ अब यो हालैको वर्षमा यसरी परिवर्तन भयो कि अब अब हाम्रो भारत सरकारले यसलाई अझै राम्रो बनाउने अझै फाइभ जी सिक्स जी बनाउँदैछ र अब कति कतिवटा कुरामा अब कस्तो हुन्छ यो सोसियल मिडियाबाट भन्दाखेरि कतिवटाले गर्दाखेरि कतिवटा कुरा पनि अब यसमा डिसएड्भान्टेज पनि छ तर एड्भान्टेज पनि लाग्छ मलाई त्यही हो अब टेलिभिजन हेर्नुसक्छ ए टेलिभिजनमा हेर्नुसक्छ अब फिल्महरू हेर्नुसक्छ जे पनि पाइहाल्छ तपाईँहरू अब फिल्महरू हेर्नुसक्छ रतपाईँले सिरियल रेस्लिङ क्रिकेट सबै हेर्नुसक्छ अहिलेको मान्छेहरूले त फोन फोनबिना एकछिन बाच्न सक्दैन होइन अब सोसियल मिडिया सबसे इम्पोरटेन्ट रोल हो अब साधारण मानिसहरूले त के फोनमा हेरेर गीत सुन्छ युट्युबमा भ्लग हेर्छ भ्लग हेरेर होइन घरमा बसी बसी पैसा पनि ट्रान्सपोर्ट गरिहाल्छ अहिले त डिजिटल बनाएको छ हाम्रो भारत सरकारले गुगल पेदेखि पनि हाम्रो थ्रू सोसियल मिडिया हुन्छ होइन र गुगल पे पेटिएमहरू पनि अब पैसाहरू नबोक्दा पनि हुन्छ होइन त्यो अब फोनमै छ भने त अब नेटवर्कहरू छ भने त स्क्यान गरिकिन यो गर्दा पनि हुन्छ होइन अन्त सोसियल मिडियाले त इम्पोर्टेन्ट रोल खेल्छ जस्तो लाग्छ अब यो अहिलेको यसमा होइन अहिलेको जेनेरेसनमा किनकि अब इन्टरनेट नहुने भए कस्तो हुन्थ्यो मै मान्छेहरू पहिलामा होइन अहिले त अब एड्भान्स भएको छ हाम्रो मान्छेहरू पनि सोसियल मिडियाले गर्दाखेरि होइन सोसियस मिडियाले त अब इम्पोर्टेन्ट रोल खेल्छ जस्तो लाग्छ अब अन्त त्यहाँदेखि अब सोसियल मिडियामा हामीले विभिन्न किसिमका अब कुराहरू पाउनुसक्छु आफ्नो अब आफूलाई के रुचाएको हुन्छ होइन गीतहरू सुन्नुसक्छु एउटा अब युट्युबमा गएर सर्च गर्ने बित्तिकै यस्तो यस्तो सुन्छु भनेपछि पनि आइहाल्छ होइन यो खान्छु अब यो अर्डर गर्छु यो खान्छु भन्ने पिछे पनि आइहाल्छ अन्त त्यो सोसियल मिडियाले त इम्पोर्टेन्ट रोल खेल्छ अब कुना कुनामा त अहिले फोन फोन बाटै अब के के गर्नु सकिहाल्छ होइन घरमै बसेर पैसा निकाल्नु पनि सक्छ अब फोन थ्रू फोन पैसा हाल्नुसक्छ त्यो पनि एउटा सोसियल मिडियामै होइन अब सोसियल मिडियाले त अब अहिलेको जेनेरेसनमा त्यही पुरा महत्त्व अब महत्त्व छ जस्तो लाग्छ होइन अब अब मेरो विचारमा त्यही सोसियल मिडियाले चाहिँ अब राम्रो रोल खेल्छ हाम्रो अब डे टू डे लाइफमा होइन कि प्रो अब एज ए हामी स्टुडेन्टहरूलाई पनि अब के चाहिएको छ भने अब गुगलमा सर्च गर्नु बित्तिकै त्यसको अब त्यसको एन्सर पनि पाइहाल्छ हामीले केही अर्डर गर्नु छ भने अब के फ्लिपकार्ट अमेजनतिर सर्च गरेर पाइहाल्छ त्यो पनि सोस अब त्यो आइहाल्छ होइन अब घर अब अलिकति मान्छेहरूलाई के उयो अन्याय भइरहेको नि फोटो खिचेर भिडियो खेलेर भे भिडियो खिचेर अब त्यसलाई त्यसलाई अब भाइरल गरिदियो भने त्यो सोसियल मिडियामा एकछिनमै भाइरल भइहाल्छ मान्छेले कस्तो के गर्दैछ होइन कसले राम्रो काम गर्दैछ कसले नै त्यो खिचेर हाल्यो भने पनि त्यो एकछिनमै भाइरल भइहाल्छ होइन अब त्यही भएर मलाई त्यही यस्तो लाग्छ कि अब सोसियल मिडियाले त अब इम्पोर्टेन्ट रोल खेल्छ होइन अब अहिलेको समयमा त रेडियोहरू त त्यस्तो सुन्दैन होइन अब पहिलाको अब जेनेरेसनमा हाम्रो बाजे बोजूहरूले रेडियो सुन्थ्यो तर अहिले त अलिक एड्भान्स भएर टिभीहरू हेर्नुथाल्छ अब टिभी फिल्म टिभीमा फिल्म हेर्नुसक्छ क्रिकेट अन्य अन्य के के हेर्नुसक्छ होइन